ह्यान्ड पम्प चाहिँ जस्तै अब मेन्ली अब प्लेन्स साइटतिर है अब हिल्सहरू त प्राय हामीले देख्नु पाउँदैनौँ ह्यान्ड पम्प चाहिँ अब प्लेन साइटमा हुन्छ जसमा कि त्यो वाटर लेबल है ग्राउण्ड लेबलको यस्तो मुनि कति फिटमुनि राखेर चाहिँ त्यसलाई बनाएको हुन्छ त्यसले चाहिँ अब गर्दा चाहिँ पानी चाहिँ माथि जस्तै अब पानी चाहिँ तान्ने गर्छ है एकदमै लाभदायक छ यही ह्यान्ड पम्पको कारणले नै प्लेन्सको मान्छेहरूले है कति पानीहरू उनीहरूले सुविधा छ उनीहरूलाई पानी पाउँछ उनीहरूले अनि यो ह्यान्ड पम्पको चाहिँ अब अहिले पहिला पहिला चाहिँ अब ह्यान्ड पम्पमा लाइन लागेर पानीहरू थाप्ने गर्थ्यो तर अहिले तक्निकी होइन एउटा जमानाअनुसार जेनरेसन अनुसार एकदमै अहिले चाहिँ अब त्यो ह्यान्ड पम्प पनि प्राय ले अब घरघरमा बनाउने गर्दोरहेछ है अन्त गर्मीको कारणले सुक्छ भन्ने चाहिँ यो कतिपय अब ग्लोबल वार्मिङ कतिपय कुराहरू उयो गर्दाखेरि चाहिँ त्यस्तो भन्छ है तर पनि अहिलेसम्म चाहिँ त्यस्तो सुन्नुमा चाहिँ आएको छैन जति पनि ह्यान्ड पम्पहरू बनाइन्छ है त्यही त्यत्तिकै मिटरमा खनेर त्यत्तिकै पानी ल्याउनुको लागि अहिलेसम्म चाहिँ यसले सुविधा नै गरिरहेको छ सबैलाई